ऐलेको युवा पिँढीहरूमा सांस्कृतिक मुल्यहरूको खस्किँदो पकड चाहिँ यस्तो प्रकारले देख्छु म किनभने अहिलेको युवाहरूले चाहिँ आफ्नै संस आफ्नै कलचरको लुगाहरू लगाउनु पनि उनीहरू लाज मानिरहेको अनि घरमा केही पूजा आजाहरू गर्दाखेरि पनि उनीहरू पूजाहरू प्रति पनि त्यति आस्था नराखेको अनि अहिलेको युवाहरूले चाहिँ आफ्नै बिचार आफ्नै सोचले चाहिँ अघि बढौँ अनि आफ्नो ठुलोहरूको कुरालाई पनि त्यति ध्यान नदिएको जस्तो मलाई लाग्छ